म बाख्राकोटमा बस्छु र म बसेको जगामा चाहिँ धेरै किसिमका मानिसहरू छन् र जो चाहिँ आफ्नो आफ्नो भाषाहरू जस्तै हामी नेपाली बोल्छौँ उनीहरू आदिवासी बोल्छ कोही बङ्गाली बोल्छ कोही बिहारी बोल्छ कोही हिन्दी कोही इङ्लिस र यी सबैजना मिलेर हामी एउटा गाउँमा बस्छौँ र के रे आदिवासीहरू प्रायः आदिवासीहरू छ उनीहरू बोलेको भाषाले गर्दा चाहिँ हाम्रो नेपाली भाषामा धेरै प्रभावहरू परेको छ र हामी पनि कतिवटा शब्दहरू चाहिँ उनीहरूको मिक्स गरेर बोलिपठाउँछौँ र उनीहरूले पनि हाम्रो नेपाली बोल्छ तर धेरै सजिलोसँगले चाहिँ हैन अफ्ठ्यारो प्रकारले बोल्छ र सबैजनाले यसरी नै हामी बोल्छौँ